भाइ म यसो यहाँ पेपर पढूँ भनेर यसो घुम्दै घुम्दै निक्लिएकोि थिएँ हो भाइलाई पनि ठ्याक्कै भटिहालेँ र खोइ आजकलको न्युजहरू पनि प्रायः त मान्छेले त यो मोबाइलमै हेरेर न्युज पढ्ने पनि कम्ती कम्ती छ भने पनि यसको थाहा पाउँदैछु र अर्को कुरो चाहिँ आहिलेको लेटेस्ट न्युजपेपरमा चाहिँ कुन चाहिँ छ हो आहिले अलिकति जल्दोबल्दो अलिक ताजा ताजा खबर हुने यसो लु त के के रहेछ भाइ यसो भन्नुहोस् त

अच्छा अच्छा अच्छा अच्छा भनेपछि यो यो हिमालय दर्पण चाहिँ निकै पुरानो हो नि पुरानो पुरानै हो भनेपछि अब यले निकै मार्केट त प्रायः लिइसकेको छ

अच्छा अच्छा अँ अँ अँ अँ अँ अँ अँ हजुर अँ भने दर्पण चाहिँ अब हामी नेपालीको लागि चाहिँ एकदम राम्रो पनि छ भने त्यसमा चाहिँ खरसाङको पनि कालिम्पोङ सिक्किमको अलग अलग आउँछ कि एक एकवटा पेजमा ए अँ अँ अँ अँ अँ ए भनेपछि अब अरू पेपर जस्तो आफ्नो आफ्नो आफ्नो ठाउँको लागि चाहिँ यहाँ कस्तो भने खोजिबस्नु पर्ने पेपर एकपल्ट पल्टाएपछि आफूलाई आफ्नो कुन जग्गाको त्यहाँ खोजेपछि ठक्रक्क त्यहाँ भेटिहाल्छ नि अँ भनेपछि अब निकै निकै निकै भनेपछि राम्रो रहेछ भनेपछि अब म अब सुरु गर्नपर्ने जस्तो लाग्यो मलाई पनि अब एकपल्ट एकपल्ट